जलपाइगुडी जिल्लामा होइन शिक्षा वा सिक्ने अवसर त धेरै छन् मलाई याद भएको कुरा चाहिँ है भन्दैछु यहाँनिर यहाँ तल मेटलीमा आइटिए छ तर तल ओद्लाबारीतिर सिजर स्कुल छ अनि यहाँ मालबजारमा है एउटा कलेज छ जसलाई परिमल स्मृति महाविद्यालय भनेर भनिन्छ त्यो नानीहरू त्यहाँ कलेज पढ्नु सकिन्छ अनि इक् यहाँका नानीहरूलाई है हिक् कुराहरूले होइन जस्तै जस् शिक्षाहरू पनि कुराहरूले गर्दाखेरि चाहिँ नानीहरूलाई धेरै फाइदा पनि भइरहेका छन् हुनाले शिक्षाबाट मात्र अन्य विभिन्न यस्ता कलाक्षेत्रहरूबाट है जस्तै नृत्य नृत्यकलाहरू भयो होइन गीत गाउने प्रशिक्षणहरू धेरै छन् अहिले नाम त थाहा छैन मलाई तर छन् धेरै मेटलीतिर छन् यस्ता कुराहरूले यहाँबाट नानीहरूले पनि धेरै फाइदाहरू उठाइरहेका छन् अनि मलाई याद भएको है एउटा यहाँ मेटलीमा एकदम लोकप्रिय कोचिङ सेन्टर छ जसको नाम हो विद्या विद्या कोचिङ सेन्टर भन्ने छ त्यसमा चाहिँ प्रायःजस्तो नानीहरूले कोचिङ क्लासहरू गर्ने गरिरहेका छन् यहाँको सरकारी विद्यालयको अवस्था नाजुक छ पनि भन्न सक्दिनँ नाजुक छैन पनि भन्न सक्दिनँ केही ठाउँतिर त एकदमै दयनीय अवस्थामा छ है पाठशालाहरू कति ठाउँमा एकदम राम्रो पनि देखेको छु मैले कति ठाउँमा अब स्कुलहरू तिर अगाडितिर फुलहरू रोपिरहेका छन् है गमला गमलामा फुलहरू रोपेर पानीहरू हालेर एकदम स्कुललाई नै एकदम राम्रो बनाइरहेको छ त्यो राम्रो पनि हो है स्कुल स्कुल भनेको है पाठशाला भनेको विद्याको मन्दिर हो विद्या को मन्दिरमा है भगवान बसेको हुन्छ स्कुललाई त्यसरी स् सफासुग्घर पनि राख्नुपर्छ तर कतिवटा स्कुलहरूमा एकदमै दयनीय अवस्थामा छ साथसाथै त्यहाँ फोहोर मैलाहरू पनि धेरै देखिरहेको छु त्यसले गर्दाखेरि हाम्रो यो जलपाइगुडी डिस्ट्रिकमा है कति ठाउँमा स्कुलहरू राम्रो पनि छन् कति ठाउँमा स्कुलहरू अब है अवस्था त्यस्तै दयनीय अवस्थामा पनि देखेको छु